मलाई चाहिँ घरको कामहरू चाहिँ अब सबै राम्रै मनपर्छ किनकि म अब पहिल्यैदेखि गर्दै आएको है अब एउटा छोरी भएपछि घरको काम गर्नैपर्छ अन्त अब आमाको अलिकति सहायता पनि गर्दा गर्दै आफूलाई नि घरको कामहरू गर्ने बानी हुन्छ अन्त अब मनपर्ने कामहरू भन्दाखेरि चाहिँ अब है मलाई त फुल रोप्न धेरै मनपर्छ फुलहरूमा म धेरै धेरै फुल रोप्छु अब अब धेरै चार पाँच वर्ष भइसक्यो मैले फुलहरू रोप्दै आएको यस्तो सिजनल अब हुन्छ नि अब महिनामा महिना अब जुन महिना महिनामा रोप्ने फुलहरू रोप्छु अन्त कतिवटा चाहिँ यस्तो हुन्छ बाह्रै महिना हुने फुल फुल भन्दा पनि त्यो चाहिँ अब सिन भन्छ है सिन अब त्यो चाहिँ बाह्रै बाह्रै मासे हुन्छ अब त्यस्तो पनि हामी रेप्छौँ घरमा अब त्यो जुन अब यसो के अरे महिना महिनामा रेप्ने फुलहरू चाहिँ हामी यता इम्प्रेसन भयो अब दसैँ तिहारमा सयपत्री है सयपत्री अन्त यता मखमली गोदावरी हामी अब त्यस्तो अब अहिले जुन यो असारमा है असारमा हामीले चाहिँ सयपत्री गोदावरीहरू चाहिँ अब छिटेर पनि अब उम्रेर पनि अब अब गोदावरी चाहिँ हामीले चाहिँ अब छिट्दैन है त्यसलाई चाहिँ नछिटिकन हामीले त्यो पोहेरकै पोहोर परारकै अब जुन बोट हुन्छ त्यसलाई नै हामीले भाँचेर गाड्नुपर्छ एउटा एउटा सानो जग्गामा गाडेर त्यहीबाट नै पलाएर हामी त्यसलाई नै फेरि रोप्छैँ है तर सयपत्री चाहिँ हामी छिट्छौँ किनकि अब पहिलाको जुन राम्रो बिउहरू हुन्छ त्यसलाई हामीहरूले फेरि छिटेर त्यसरी रोप्ने गर्छौँ अन्त यो इम्प्रेसनहरू भन्ने हुन्छ अन्त धेरै प्रकारको फुलहरू हुन्छ हामी धेरै अब रोप्छौँ अब म मात्रै घरमा होइन मेरो बाबाले पनि सघाउनु हुन्छ मेरो बाबाले पनि रोप्नुहुन्छ फुलहरू अन्त फुलहरू बाहेक अरू काम घरको हुन्छ अब खानाहरू बनाउनु चाहिँ अब घरको काम हुन्छ घर सफा गर्यो खाना बनाउनु तर म बेसी अब समय चाहिँ फुल रोप्नमा बिताउँछु अन्त फुलहरू रोप्नु चाहिँ अब कतिपय मलहरू पुग्दैन मलको लागि हामी जङ्गल जान्छौँ मलमाटि किनकि गाईको मल मात्रै फुल राम्रो हुन्छ भन्ने होइन कतिवटा फुलहरूलाई जङ्गली मल चाहिन्छ त्यसको लागि जङ्गलको मल चाहियो मल ल्याउन जान्छ हामी जङ्गलहरू अन्त कति अब कति फुल चाहिँ यस्तो हुन्छ अब जसमा चाहिँ जङ्गलको मल मात्रै हुन्छ त्यसमा चाहिँ गाईको मलहरू केही केही फिट्नु मिस्नु ओर्नु पर्दैन खालि जङ्गलको मलमै हुन्छ र अब हाम म र बाबाले चाहिँ धेरै प्रकारको फुल रोपिसकेको छ है अब कति चाहिँ अब हाम्रो गाउँमा गाउँतिर चाहिँ के छ फुल रोप्छ धेरै अब बेसी मात्रामा फुल रोपेर चाहिँ त्यसलाई नै अब बेच्ने काम गर्छ बेचेर अब त्यसकै उसमा चाहिँ कतिले घरहरू चलाउने काम गर्छ अब म चाहिँ त्यस्तो अब घर चालाउने त होइन तर पनि अब कति चाहिँ फुलहरू बेचेरै है घरमा सामान जुटाउने गर्छु घरको सामानहरू नै अन्त अब घरको कामहरू अरू पनि धेरै हुन्छ अब गाई छ गाई गोरू छ उयोलाई घाँसहरू काटनु अन्त दाना दिनु आमाले गर्नुहुन्छ तर आमालाई पनि म सहयोग गर्छु गाई गाईहरू छ अन्त कुखुराहरू छ कुखुराहरू हेरचाह गर्नु पनि हामी गरिहाल्छ अब घरको काम चाहिँ मेन त्यही हो अब बिहान उठ्नु खानाहरू बनाउनु गाई गाई गाईबस्तुहरूलाई दानाहरू दिनु दाना पानी दिनु चारोहरू हाल्नु अन्त त्यो भए पछि अब समय बाँच्यो भने चाहिँ हामी फुलहरू स्याहार्ने गर्छौँ